र जब जब म कुनै पनि अब फुल फुल खेती गर्छु र त्यसको निम्ति चाहिँ म फुलको अब कटिङ भयो चाहे त्यसको बिजन भयो त्यो जसले पनि यो फुल खेती राम्रोसँगले गरेको हुन्छ उहाँसँग हाम्रो सम्पर्क रहेको हुन्छ र उहाँहरूसँग हामी एउटा सहपाठीको हिसाबमा मेरोमा भएको कतिवटा कटिङहरू मेरो सहपाठीलाई दिने गर्छु र साथीकोमा भएको कतिवटा कटिङहरू म सङ्कलन गरेर म आफ्नो बिरुवाहरू अथवा फुलको खेती गर्दछु